मलाई चाहिँ इन्टरनेट ब्याङ्किङ मनपर्छ जो चाहिँ साह्रै सजिलो लाग्छ र इन्टरनेट ब्याङ्किङमा चाहिँ यस्तो छ कि जस्तै अब मैले गुगल पे खोलेको छु यसरी पनि गर्न सक्छु जिपेबाट होइन अन्त जिपे चाहिँ साह्रै सजिलो लाग्छ र जसलाई पनि जतिबेला पनि पैसा सेयर गर्न सक्छु अनि त्यसको ओटिपी जुन चाहिँ इन्टरनेट तर इन्टरनेट ब्याकिङमा जुन चाहिँ ओटिपी हुन्छ कसैले अब ओटिपी माग्यो भने त्यो चाहिँ दिनु हुँदैन र ओटिपी दियो भने चाहिँ हाम्रो अकाउन्टबाट मिसयुज हुन्छ र पैसाहरू अब अरूले मिसयुज गर्न सक्छन् र आफू आफ्नो इन्टरनेट ब्याकिङ चाहिँ अब यस्तो हो कि जस्तै आफ्नो नम्बर र इमेलमा पनि लिङ्किङ हुन्छ होइन कसैलाई इमेलबाट पनि पैसा सेयर गर्न सकिन्छ आफ्नो नम्बरबाट कसैको नम्बरमा पनि पैसा सेयर गर्न सकिन्छ जो चाहिँ ब्याङ्कबाट लिङ्क छ र वाट्सएपबाट पनि इन्टरनेट ब्याङ्किङ हुन्छ वाट्सएपबाट पनि कसैलाई अब आफ्नो साथीभाइलाई पैसा सेयर गर्न सकिन्छ जस्तै वाट्सएपमा अब कसैलाई अर्जेन्ट चाहिरहेको छ हरे कसै साथीलाई र त्यो छेउमा छैन भने त अब त्यसलाई त अब कसरी दिनु होइन त्यही भएर चाहिँ त्यसलाई अब इन्टरनेटबाट चाहिँ दिन सकिन्छ र त्यसको वाट्सएपमा पैसा पठाइदिन सकिन्छ वाट्सएपमा पैसा पठाए या इन्टरनेट ब्याङ्किङमा अब जिपेबाट या वाट्सएपबाट या पेटिएम या फोनपे त्यस्तोहरू वेबसाइटहरू पुरा छन् र त्यस्तोहरूतिरबाट पैसा पठायो भने सिधा सायद अब अरूको अकाउन्टमा पस्छ र त्यो अकाउन्टबाट त्यो मान्छेले आफ्नो निकाल्नु पनि सक्छ अनि त्यसले एटिएम छ भने एटिएमबाट पनि निकाल्नु सक्छ अनि त्यसको जिपे छ भने जिपेबाटै युज गर्नु सक्छ जस्तै अब हामी कहीँ स केही सामान किन्नु गयो हरे होइन हाम्रो अब क्यास पैसा सक्यो भने हामीले त्यसलाई जिपे गर्नु सकिन्छ र अनि जिपे गरेपछि हामीले सामानहरू आरामले किन्न सकिन्छ तर सबैले इन्टरनेट ब्याङ्किङको अब बारेमा त्यति सबैलाई थाहा छैन र सबैले युज गर्दैन तर प्रायः अहिले युज गर्न थालेको छ र यसको बारेमा मान्छेहरू निकै मान्छेहरूलाई थाहा हुनु थालेको छ र मान्छेहरूले अहिले युज गर्न थालेको छ अहिले डिजिटलको जमाना छ र इन्टरनेट ब्याङ्किङहरू डिजिटलै हो त्यही भएर सबै मान्छे अब अहिले डिजिटल हुँदैछ र डिजिटल इन्डिया हुँदैछ त्यही भएर इन्डियाको पनि अब उन्नति हुन्छ हाम्रो